मेरो क्षेत्रमा कि बङ्गाली छ बिहारी छ आदिवासी छ हो अन्त कैँया छ अन्त सबै वरिपरि घर छ सबैजना पुरा मिलीमिली बस्छ हो अन्त मुस्लिम पनि ईद मनाउँछ हो अन्त बिहारी पनि छठपूजा मनाउँछ अन्त नेपाली पनि यो दसैँ मनाउँछ सबैजना मिली वरिपरि पनि बस्छु हो अन्त उसको प्रसाद म खान्छु मेरो प्रसाद ऊ खान्छ हो अन्त मेरो नानीको पनि टिका लगाइदिन्छ हो दसैँमा बोलाएर अन्त म पनि छठपूजामा लान्छु हो अन्त पुरा वरिपरि पुरा रमाइलो हुन्छ पुरा मनपर्छ हो अन्त सबैजना मिलीमिली बस्छु अन्त पुरा खुसी खुसी लाग्छ